मलाई चाहिँ भोलि कालिम्पोङदेखि रम्फू जाने रम्फू जाने एकदमै अर्जेन्ट काम पऱ्यो है र तपाईँहरूलाई सोध्न चाहन्छु कि भोलि कालिम्पोङदेखि रम्फूसम्म जाने क्याब अटोहरू चाहिँ अभाइलेबल छ कि छैन भनेर है